तपाईँ टिस्टा हिमालय होटेलको दाजु बोल्नु भएको हो मैले तपाईँको होटेलबाट हिजो खाना मगाएको थिएँ चिकन राइस चिकन बिरयानी रोटी सब्जी दाल भात आलुदम अरू अझै के केहरू मगाएको थिएँ र मैले सबै खानेकुरोहरू पाएँ र त्यो खानेकुरो खोलेर हेर्दाखेरि चाहिँ यति घिनलाग्दो यस्तो गनाइरहेको त्यस त्यो सबै बासी खानाहरू थियो र म त्यो खानाहरू अब खानुसक्दिनँ तपाईँले यस्तो थर्ड क्लास खाना चाहिँ अब पठाइदिएछ र मैले त्यो खाना चाहिँ फर्काइदिएको छु र मैले त्यसको पैसा चाहिँ तिरिसकेको छु तर त्यो पैसा चाहिँ मलाई रिटर्न गरिदिनुपर्यो